हेलो सुन्नुहोस् त रमेश भाइ हो तपाईँ ड्राइभर हजुर भाइ तपाईँको गाडी भाडामा दिनुहुन्छ अरे नि है हजुर हामी दुई दिन घुम्नु जाने प्रोग्राम बनाइरहेको थियो त्यसको लागि मलाई गाडी भाडामा चाहिरहेको थियो हामी चार पाँचजना छौँ हामीलाई ड्राइभर परेन नि भाइ ड्राइभर हामी आफै गाडी चलाउने सोचिरहेको छ हामीलाई दुई दिनको के कति लाग्छ होला हामी चाहिँ सिलगढीसम्म गएर आज गएर जस्तै घुमेर भोलि दिनभरि बेलुका बसेर त्यहाँदेखि भोलि घुमेर हामी चाहिँ भोलि बेलुका फर्किन्छौँ त्यसको लागि चाहिँ भाडा यसो डिस्कस गरेर पठाइदिनु भएको भए हुन्थ्यो होला हुन्छ भाइ हुन्छ हुन्छ हुन्छ हुन्छ